खेलकुदले अब विशेष एकलौटे ग्रामीण क्षेत्र जहाँ एकदम दुर्गम क्षेत्रतिर यसले एउटा मनोरञ्जन दिलाउने काम गर्छ किनभने दुर्गम क्षेत्रतिर मनोरञ्जनको एउटा साधनहरू अब त्यस्तो केही पनि हुँदैन बजार सहर बजार एरियामा त अब दुनियाँभरको प्रोगामहरू भइरहेको हुन्छ गाडी घोडाको चहल पहल हुन्छ दुनियाँभरको त्यहाँनिर अब के हरे जातिका मान्छेहरू हुन्छन् दुनियाँभरको जातिको आफ्नो आफ्नो कहिले कार्यक्रमहरू हुन्छ दुनियाँभरको अब त्यस्तो एउटा कार्यक्रमहरू प्रस्तुति भइरहेको हुन्छ र विशेष दुर्गम क्षेत्र ग्रामीण एरियामा चाहिँ अब क्षेत्रतिर चाहिँ त्यस्तो कुनै प्रकारको एउटा मनोरञ्जनात्मक कार्यक्रमहरू त्यस्तो केही पनि हुँदैन र एउटा खेलकुद भनेको चाहिँ दुर्गम एरियामा पनि एउटा सानो सानो भए पनि एउटा फुटबल ग्राउन्डहरू भयो सानो सानो भए पनि खेलकुद अब गर्ने अब जग्गाहरू अब दुःख गरेर भए पनि त्यहाँ निर्माण गरिएको हुन्छ र त्यहाँनिर खेलकुदले धेरै नै एउटा त्यो क्षेत्रको वासीहरूलाई एउटा मनोरञ्जन ल्याउने काम गर्छ अब अलिकति भए नि दुर्गम क्षेत्रमा रहेको ग्रामीण वासीहरू अब विशेष आफ्नो आफू एउटा परिश्रममा अब एकदमै अब व्यस्त भइरहेको हुन्छ होइन र त्यो परिश्रमलाई केही थन्काएर एकैछिन भए पनि त्यो खेलकुदलाई हेर्नु जाउँ है एउटा मनोरञ्जन गर्नु जाउँ मनोरञ्जन लिउँ त्यो खेलकुदलाई भनेर चाहिँ विशेष गरेर यो खेलकुदले चाहिँ यो ग्रामीण क्षेत्र दु दुर्गम क्षेत्रको मा बसोबासो गर्ने मानिसहरूलाई अब अलिकति भए पनि एउटा मनोरञ्जन ल्याउने काम र तनाउबाट अब थकित अब कतिवटा अब मान्छेमा हुन्छ नि अब एउटा कति आफ्नो आफ्नो एउटा भित्र कस्तो खालको एउटा सोच हुन्छ कतिलाई अब थकान भइरहेको हुन्छ होइन तनाउ एउटा भइरहेको हुन्छ त्योबाट अलिकति भए नि त्यो खेलकुदले केही एउटा राहत ल्याउने कामहरू गर्छ केही एउटा मनोरञ्जनले चाहिँ त्यो खेलकुदबाट एउटा मनोरञ्जन एउटा लिएर चाहिँ आफूले केही एउटा शान्तिको एउटा महसुस गर्ने एउटा विशेष ती ग्रामीण क्षेत्रको सुदुर एकदमै ग्रामीण क्षेत्रमा बस्ने अब मानिसहरूलाई चाहिँ केही यो खेलकुदले राहत ल्याउने काम गर्छ